हेलो दा मैले यो अस्ति तपाईँकोबाट फुटबल लगेको थिएँ त्यो चाहिँ मेरो साथी भाइहरूले नि अब राम्रो लाग्यो साथी भाइहरूलाई नि एकदमै राम्रो रहेछ फुटबल त्यसैले तपाईँले अलिक अब साथी भाइहरूलाई पनि मन परेको छ साथी भाइहरू पनि किन्छु के भन्दै थियो त्यसैले तपाईँले दोकानमा यसो दुई तिनवटा अझै ल्याएर राखिदिनुहोस् साथी भाइहरूसँग एकदमै राम्रो थियो फुटबल एकदम सस्तो पनि राम्रो थियो फुटबल क्वालिटी पनि राम्रो रहेछ फुटबलको अहिले त्यो साथीहरूले पनि मन पराएको छ त्यसैले तपाईँ फुटबलहरू राखिदिनुहोस् होला फुटबल फुटबलहरू के केहरू साथीहरूले किन्छु भन्दै थियो त्यो प्रडक्ट दोकानमा अलिक निकै राखिदिनुहोस् होला साथीहरू किन्छु भन्दै थियो